हजुर हेलो ओप्पो स्टोर हो मेरो फोनको स्क्रिन फुटेको थियो कि अन्त चेन्ज गर्नुको लागि चाहिँ कसरी गर्नु होइन स्क्रिन नै फुटेको

उयो पुरै फुटेको छ नि हजुर हजुर ओप्पो ए सेभेन्टी वान के हजुर हुन्छ हजुर हजुर

ए हजुर

कुन चाहिँको पो क्वालिटी राम्रो छ भन्नु भयो ए यो फोर थाउजन्ड अनि कहिले कहिले कहिले दोकान खुल्ला हुन्छ कति बजी टाइम पनि हजुर

म मन्डे नै आउँछु आउनु चाहिँ हाई हाई क्वालिटीवालै गर्छु कि तर हजर अनि त्यही उयो हुन्छ त्यही दिन बन त्यही दिन बनिन्छ कि फोन छोड्नु पर्छ हजुर हजुर ए त्यही त हजुर ए त्यसो भने चाहिँ म मन्डे बिहान दस साँडे दसतिर आइपुग्छु नि अन्त हुन्छ सिमहरू निकालेर ए हुन्छ हुन्छ थ्याङ्कयू